जुन चित्रहरू बनाउनु त्यो क्षेत्रमा मैले प्राय जबतक क्ला स्कुलमा पढ्थेँ त्यस समय गर्थ्येँ त्यस पछि अहिले गरेको छैन गर्दिनँ पनि कुनै पनि भाग लिएको छैन कुनै पनि कवि सम्मेलनमा भाग लिएको छैन तर कति याद छ भने नानीहरूलाई सिकाइन्थ्यो तर अरू पनि हुन्थ्यो गुरुआमाहरू र गुरुआमाको साथमा गुरुबाउहरू साथमा बसेर हामीले सिकाउँथ्यौँ